नेपाली भाषाको व्याकरण र उच्चारण चाहिँ हाम्रो हिन्दीसँग मेल खान्छ तर यसमा चाहिँ जे उच्चारण र लय हुन्छ नेपालीको त्यो चाहिँ धेरै अर्कै छ हिन्दीभन्दा तर जे हामी लेख्छौँ त्यो जो हाम्रो लिपि छ त्यो देवनागरी नै हो हिन्दी र नेपालीको र हिन्दी र नेपालीमा के अर्कै छ भन्दाखेरि यसको प्रनाउनसिएसन चाहिँ जे हुन्छ उच्चारण त्यो चाहिँ अर्कै छ हाम्रो बोल्नेको तरिका नेपालीमा अर्कै छ अर्कै अर्कै मान्छेले अब अर्कै अर्कै ठाउँको मान्छेले नेपाली बोल्यो भन्दाखेरि त्यहाँको मान्छेको लय र अब अर्को जग्गाको मान्छेको लय त्यो धेरै नै अर्कै हुन्छ नेपालीको साहित्य पनि अर्कै छ र हाम्रो हिन्दी र नेपालीको राइटिङ पनि एकै एकै हुन्छ तर अलिकति त्यसमा अब मात्राहरूको भयो त्यो डिफरेन्स छ र वर्डसहरू पनि अर्कै छ बोल्नेको तरिका पनि अर्कै अर्कै हुन्छ र नेपाली र हिन्दीमा चाहिँ मेल हुँदै पनि दुईजना धेरै अर्कै अर्कै छ